हाम्रो चाहिँ घरमा तुलसीको पत्ता है अनि पाखनबेद एलोभेरा बनमारा तितेपाती त्यस्तो डिफ्रेन्ट डिफ्रेन्ट जडीबुटीहरू रोप्छ उब्जाउँछ है त्यसको चाहिँ किनभने एलोभेरा चाहिँ जब हामीलाई पोल्छ है त्यतिखेर काम लाग्छ अनि बनमारा चाहिँ कब हामीलाई काट्छ है त्यतिखेर काम लाग्छ अनि तितेपाती चाहिँ किन भन्दाखेरि तितेपाती जब हामीलाई नाक फुट्छ है नाक फुट्दाखेरि नाथुरीमा लायो भने जस्ट त्यसले ब्लड रोकिन्छ भन्छ है अनि पाखनबेद चाहिँ हामीलाई चाहिँ जब घाँटी दुख्छ है त्यतिखेर खानु राम्रो हुन्छ र तुलसीको पत्ता चाहिँ नेचरको लागि पनि अनुहार फेसको लागि पनि एउटा नेचरमै राम्रो हुन्छ भनेर खान्छ है त्यो चाहिँ अनि अरू चाहिँ के हुन्छ भने यो प्रकृतिको उपचार चाहिँ मलाई चाहिँ राम्रो लाग्छ किनभने यसको कुनै साइड इफेक्ट हुँदैन है र क्यामिकलले बनेको दबाईले चाहिँ धेरै साइड इफेक्टहरू हुन्छ हामीलाई होइन अनि कस्तो कस्तो जाति भएको भिमारहरू पनि फेरि अर्कै प्रकारले आउँछ है त्यही भएर मलाई केमिकलभन्दा खेरि चाहिँ नर्मल दबाई नै राम्रो लाग्छ है त्यसको चाहिँ कुनै साइड इफेकटहरू हुँदैन त्यसले चाहिँ एलोभेराले चाहिँ हामीले स्किन पनि राम्रो हुन्छ फेसमा दल्यो भने फेस पनि राम्रो है अनि उयसको भन्दाखेरि चाहिँ केमिकलले बनिएको एसिडहरूले बनिएको दबाईहरूभन्दा चाहिँ हामीले चाहिँ नर्मल दबाई चाहिँ राम्रो हुन्छ प्रकृति त वरिपरी नै उब्जेको दबाईहरू चाहिँ धेरै राम्रो हुन्छ है प्राय जस्तो मान्छेले त्यस्तै जडीबुटीहरू भेरै धेरै थरिको जडीबुटीहरू किन्छ खोइ जडीबुटीहरू किन्छ पनि है त्यहाँदेखिको को प्राय जस्तो अहिले पतंजलीको भनेर धेरै यस्तै गाउँ बस्तीबाटै उब्जेको धेरै यस्तै जडीबुटीहरू पनि हामीलाई कलेक्ट गर्छ न कि त्यसले हामीलाई साइड इफेक्ट दिँदैन है हन्त त्यसको कुनै साइड इफेक्ट ननिक्लियोस् भनेर हामीले त्यस्तो गर्छ त्यहाँदेखिको अरू के हुन्छ भने धेरै थरी थरीको रुखको जराहरू त्यस्तै के के खोज्छ त्यादेखिको हामीलाई त्यसले भुँडी दुख्दाखेरि त राम्रो हुन्छ है अरू के के थरीको बिमारहरू हुन्छ भनेर